हेलो यो एमाजोन है ए हजुर सुन्नु होस् न मैले अस्तिको दिन चाहिँ मेरो डेलिभरी प्राप्त गरेँ तर म कारणवश घरमा थिइनँ र मैले आज मात्रै रिसिभ गरेँ अन डेलिभरी भएको आज दुई दिन मात्र हुँदैछ मैले चाहिँ तपाईँहरूको एपबाट एउटा घडी मगाएको थिएँ फास्ट ट्र्याकको अन्त भित्र चाहिँ डायमन्ड डट डट भएको त्यो बाहिरको ग्लास तर मेरो फुटेछ मैले चाहिँ जस्तो डेलिभरी गरेर राखी दिएको थियो डेलिभरी भाइले त्यहाँनिरै मैले दिएको एड्रेसमा त्यस्तै आज हेरेको उहाँले छोएको पनि थिएन तर त्यो चाहिँ एकदम प्याकेजिङ खराब भएको कारणले गर्दा त्यो चाहिँ फुटेको छ एकदम ग्लास चर्केको छ त्यहाँबाट त्यो लगाउने ह्यान्डलको छेउमा पनि अलिकिति फुटेको जस्तो भएको छ भाँचिएको जस्तो भएको छ त्यसैले गर्दाखेरि चाहिँ म चाहिँ यो चाहिँ फिर्ता गर्न चाहन्छु किनभने मैले एकदमै महँगो घडी हालेर किनेको थिएँ यो एक दुई सयको पनि होइन यो चाहिँ एकदम महँगो हो त्यसैले गर्दा यो चाहिँ डे डेलिभरी हुँदाखेरि नै फुटेर आएछ यो चाहिँ तपाईँहरूको प्याकेजिङको कमी जस्तो लाग्यो नभए चाहिँ यस्तो राम्रो सामान अब यो तपाईँहरूलाई पनि नोक्सान भयो मलाई पनि डबल डबल अर्डर गर्नु मलाई यसरी खबर गर्नु मन पर्ने थिएन हजुर ह मैले आज हेरेको हो त्यही कारण यो चाहिँ म चाहिँ फिर्ता गरिदिनु होस् यो चाहिँ म लगाउनु सक्दिनँ किनभने फुटेको चिज चाहिँ लगाउनु हुँदैन त्यो एकदमै अब नराम्रो त्यत्रो महँगो घडी हालेको कस्तो फुटेको भएछ हो मलाई चाहिँ एकदम मन दुख्यो एकदम नराम्रो लाग्यो त्यसै कारणले गर्दा चाहिँ यो चाहिँ मलाई तपाईँहरूले फिर्ता गरिदिनु होस् तपाईँहरूको डेेलिभरी गर्ने भाइ बहिनी को छ पठाइदिनु होस् म यहाँ अनलाइन पनि गर्छु त्यही कारण म तपाईँहरलाइ कमप्लेन गरेको हवस् त धन्यवाद